हुन त म भोइस कल र भिडियो कल दुवैलाई प्रयोग गर्छु तर प्रायः जस्तो भोइस कलमा बेसी बात गर्ने गर्दछु किनकि भिडियो कलमा कति प्रायः समस्या समस्याहरूले जस्तो कि नेटवर्क समस्या फोन अड्किने फोन तातिने जस्ता इत्यादि समस्याहरूको कारणले गर्दा म प्रायः भोइस कल नै प्रयोग गर्ने गर्दछु अनि अर्को प्रश्न सोधिएको रहेछ कि फोनमा दैनिक दिन कति समय बिताउनु हुन्छ यस प्रश्नमाथि आफ्नो मन मन्तव्य मन्तव्य वा विचार राख्नु पर्दा म प्रायः जसो सातदेखि आठ घन्टासम्म फोन सातसम्म म फोनमै मेरो समय बिताइरहेको हुन्छु कारण मेरो कतिपय कामहरू फोनमा फोनको माध्यमबाट गर्ने गर्दछु धन्यवाद